टेक्नोलोजी अहिलेको जमानामा चाहिँ धेरै अब धेरै महत्त्वपूर्ण भएको छ होइन टेक्नोलोजीको लागि चाहिँ सानो अब बेसिक नै राम्रो हुनुपर्छ किनभने जस्तो कि अब हाम्रो पनि त पढाइ होइन एकैचोटि त अब एघारौँ बाह्रौँ श्रेणी त पढ्नु सकिन्दैनौँ हामी हाम्रो बेसिक नै राम्रो हुनुपर्छ र हाम्रो बेसिक अब तल प्राइमेरीदेखिको नै हाम्रो हाम्रो राम्रो अब पढाइ छ भनेर त हामी पनि एघारौँ बाह्रौँ श्रेणीमा एचएसमा त्यतिखेर हामीले राम्रो मार्क्स कभर गर्नु सक्छ होइन त्यसरी नै टेक्नोलोजीको लागि पनि बेसिक जिनिस त जानु पऱ्यो नि त हामीले अब बेसिकहरू जान्नै पर्छ टेक्नोलोजीको लागि टेक्नोलोजी बेगर त हामी अझ अझ केही नै छैन जस्तै नै भएको छ अहिले सबै त टेक्नोलोजीमै चल्छ सबै गाडी भन्यो टिभी भन्यो फोन भन्यो जे भन्यो त्यो पनि टेक्नोलोजीमै चल्छ होइन त्यो टेक्नोलोजी चाहिँ एउटा एउटा ठुलो अब ठुलो के भन्नु अलिक ठुलै अब ठुलो सामान हो सामान जस्तै हो होइन एउटा चिजबिज हो जसको लागि चाहिँ हामीलाई सानोदेखिकै अब त्यसको बारेमा बेसिकहरू सबै थाहा हुनुपर्छ अनि त्यो थाहा भयो भने मात्रै हामी पनि अघि बढ्न सक्छौँ र त्यो टेक्नोलोजी चाहिँ हाम्रो लागि चाहिँ महत्त्वपूर्णै भएको छ अहिले टेक्नोलोजी बेगर त केही नै त छैन टेक्नोलोजी बेगरको हामी कसरी के चलाउन सक्छौँ न टिभी हेर्नु सक्छौँ न गाडी चलाउन सक्छौँ न केही गर्नु सक्छौँ टेक्नोलोजी छ र त अहिले हामी सबै छौँ त्यस्तो छ र त अहिले सक्छौँ अन्त स्कुलमा चाहिँ कम्प्युटर अनिवार्य रूपमा पढाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ किनभने किनभने अहिलेको जमाना त झन् कम्प्युटर टेक्नो कम्प्युटर टेक्नोलोजीहरू त अहिले त ठुलो ठुलो एकदम एकदम ठुलो अब काम जस्तै भइसकेको छ सिक्नै पर्ने टाइप भएको छ होइन अन्त हामीले कम्प्युटर सिक्यौँ भने धेरै कुराहरू जान्नु सक्छौँ अगर हामीले पढौँ नपढे पनि अब दसौँसम्म पास गरेर हामीले कम्प्युटर कोर्सहरू गरेर हामीले सानै स्कुलमा अब कम्प्युटहरू सिकेर गएको छ भने त कम्प्युटर कोर्सहरू गरेर अलिक राम्रो पोस्टमा जबहरू गर्न सक्छौँ हामी राम्रो राम्रो अब कामहरू गर्न सक्छौँ कम्प्युटरको माध्यमबाट सबै त अनलाइन हुनु थालेको छ जे कुरा पनि छ त्यो सबै अनलाइनमा गर्नुपर्छ अनि हामीले अब जे फर्महरू भर्नु छ के गर्नु छ त्यो कम्प्युटरबाटै त हुन्छ कम्प्युटर चाहिँ हाम्रो पनि स्कुलमा चाहिँ हुनैपर्छ स्कुलमा यदि कम्प्युटर छ भने हामीले बेसिक नै सिकेको हुन्छौँ स्कुलबाट कम्प्युटर ओपनिङ कसरी गर्छ क्लोज कसरी गर्छ त्यसको अब डिभाइसहरू कसरी चलाउँछ एन्ट्रीहरू कसरी गर्छ त्यो सबै हामीलाई अगाडि कम्प्युटरमा सिकेको छौँ जानेको छौँ अब स्कुल जीवनमै सिकेको छौँ होइन अब स्कुल लाइफमा त्यतिखेर हामीले सिकेको छौँ भने त हाम्रो नि त ठुलो भएर अब दसौँसम्म पास गऱ्यौँ हामीले त्यहाँदेखि अब आमा बाबाले पढाउनु सकेन भने हामी अब कुन चाहिँ अलिकति पैसा थपेर कोर्स गरेर कम्प्युटर क्लासहरू गरेर राम्रो डिग्री हासिल गरेर राम्रो सर्टिफिकेट लिएर कुनै जब गर्नु सक्छौँ कुनै अनलाइनमा क्याफेहरू खोलेर बस्न सक्छौँ अन्त कुनै फर्महरू जस्तो कि अब कतिजनालाई हुन्छ नि कुनै फर्महरू भर्नु पनि आउँदैन अब के को इक्जामको फर्महरू आएको छ अरे अब कसरी भर्नु के भर्नु त्यस्तो हुन्छ तर यदि हामीले सिकेको छौँ भने त त्यो कम्प्युटरमा कसरी भर्नुपर्छ हाम्रो आइडी कसरी हाल्नुपर्छ कसरी गर्नुपर्छ त्यो सबै त हामीलाई याद हुन्छ नि त अन्त कम्प्युटर चाहिँ अहिलेको जमानामा चाहिँ अनिवार्यै छ अन्त कम्पिटेटिभ इक्जामहरू पनि अहिले त यसरी अब यो लेख्नु छोडेर कम्प्युटरमा अब एन्ट्री गर्नुपर्ने आएको छ त्यस्तो अप्ठ्यारो भइसकेको छ कम्पिटेटिभ इक्जामहरू पनि अहिलेको जमानामा त झन् धेरै साह्रो परिसकेको छ अहिलेको जमानामा सबै अनलाइनले काम गर्ने भएको छ टेक्नोलोजीले काम गर्ने भएको छ अन्त अहिले फेरि हामी चाहिँ कम्प्युटरमा सबै काम क्या कम्प्युटरतिरै गर्ने भएको छौँ कम्प्युटर सिक्यौँ भने त हामी अलिकति अघि बढ्छौँ त मलाई चाहिँ लाग्छ हरेक स्कुलमा चाहिँ हरेक क्लासकोमा चाहिँ कम्प्युटर क्लासहरू गर्ने हुनुपर्छ जसरी स्पोर्टस् ड्रयिङ्सहरू सिकाउँछ त्यसरी नै कम्प्युटर पनि सिकाउने हामीलाई अनिवार्यै छ र कम्प्युटर चाहिँ हामीले सिक्नै पर्छ हामीले सिक्यौँ भने केही गर्नु सकिन्छ अब हाम्रो हामीले अगर सिक्यौँ भने ठुलो सानो अब सानो जबहरू गर्न सिक्यो भने सानो क्याफे दोकान अनलाइन दोकान खोलेर बस्दाखेरि पनि फर्महरू फिलअप गर्न सक्यौँ भने पनि कति राम्रो हो हाम्रो लागि होइन त यो त्यही कारण चाहिँ कम्प्युटर चाहिँ कम्प्युटर चाहिँ राम्रो राम्रोसँग चाहिँ अब सिक्नुपर्छ सिक्नु जरुरी छ अन्त मलाई लाग्छ कम्प्युटर चाहिँ हरेक स्कुलमा चाहिँ हुनैपर्छ र कम्प्युटर हाम्रो स्कुलमा पनि छ हाम हाम्रो स्कुलको हाम्रो स्कुलमा पनि सरहरूले सिकाउनु हुन्छ हामीलाई कसरी ओपनिङ गर्छ कसरी क्लोज गर्छ कसरी चलाउँछ कसरी माउसहरू हुन्छ कुन चाहिँ डिभाइस कहाँ लगाउनु पर्छ त्यो सबै सिकाउँछ र यो सबै त टेक्नोलोजीको कारणले त हो टेक्नोलोजी छ भने त सबै कुरो छ नभए त केही नै त छैन अनि अब कम्प्युटर चाहिँ कम्प्युटर जस्तै कि सबैले सिक्ने जरुरी नै छ अहिले त झन् कम्प्युटर क्लासबाट कति बेनिफिटहरू छ कम्प्युटर चलाउनु सिक्यौँ भने त हामी देश विदेश गएर आफूले आफ्नो खुट्टामा उभियौँ भने सक्छौँ हामी गर्नु काम कसैले पनि केही काम गरिदे त भन्यो भने अब ला आउँदैन भन्नु सक्दैनौँ हामी अन्त कम्प्युटरमा चाहिँ राम्रोसँग गर्नुपर्छ क्या कम्प्युटर सिक्यौँ भने चाहिँ हामी त्यही गर्नु सक्छौँ कम्प्युटरले चाहिँ कम्प्युटरले चै हामीलाई धेरै कुराहरू सिकाउँछ यस्तो राम्रो कुराहरू सिकाउँछ कसरी अब कम्प्युटरमा इक्जामहरू फेस गर्नु कसरी बस्नु कसरी कसरी पढ्नुपर्ने होइन त्यहाँ चाहिँ धेरै कुराहरू अब धेरै डिभाइसहरू कनेक्ट भएर होला राम्रो राम्रो हुन्छ त्यो कम्प्युटरमा अन्त त्यही कारण चाहिँ अब हरेक स्कुलमा जसरी अब हामी पनि प्राइमेरी पढेर हायर सेकेन्डरी पढ्छौँ त्यसरी नै टेक्नोलोजी कम्प्युटर पनि ज्ञान सानोदेखिकै बेसिक नै राम्रो छ भने त हामी पनि त सक्छौँ पढ्नु त्यही कारण चाहिँ मलाई चाहिँ लाग्छ अहिलेको जमानामा कम्प्युटर चाहिँ हरेककोमा हुनुपर्छ हरेकले सिकेको हुनुपर्छ हरेककोमा आफ्नो डिग्री हुनुपर्छ कम्प्युटरको त्यही कारण चाहिँ मलाई लाग्छ स्कुलमा कम्प्युटर चाहिँ अनिवार्य रूपमा पढाउनु पर्ने पर्छ भन्ने मलाई लाग्छ